जुन मैले सेकेन्ड प्रोडक्ट मैले मगाएको थिएँ इन्डिया मार्टबाट त्यो प्रोडक्ट चाहिँ के थियो भने मिनिस्पिकर ब्लुतुथ मिनिस्पिकर थियो जेबिएलको एकदमै राम्रो थियो मगाउनु अगाडि एकदमै राम्रो डिटेल्स हालिदिएको थियो तिनीहरूले स्पेसिफिक हालिदिएको थियो र जब मेरो हातमा पऱ्यो जब म अनि मैले त्यो स्पिकर बजाउन थालेँ एकदमै घटिया क्वालिटीको रहेछ एकदमै डुप्लिकेट डुप्लिकेट जस्तै पठाइदिएको रहेछ यहाँ इन्डिया मार्टबाट एकदमै मैले चाहिँ एकदमै जुन चाहिँ त्यो त्यो एकदमै बुस्ट बास्ट भन्ने एकदमै दामी बज्ने भनेर मगाएको तर बजाउँदाखेरि एकदमै रेडियो उहिले पुरानो रेडियोभन्दा एट्टीको दशकको रेडियोभन्दा घटिया बज्ने प्रोडक्ट पठाइएको रहेछ एकदमै मलाई मनपरेन जुन त्यसको त पेयरिङ मोड एकदमै लास्ट रड्डी एकदमै जत्तिबेला पनि सर्च गर्नुपर्ने जत्तिबेला पनि सर्च गर्नुपर्ने त्यो ब्लुतुथको त्यो सर्चिङ मलाई त्यो एकदमै मनपरेन एकदमै मनपरेन अर्को चाहिँ के छ भने चार्जिङ एकदमै फास्ट चार्ज हुन्छ टाइप सी भनेर पठाइदियो तर त्यो टाइप बी को आयो एकदमै लास्ट रड्डी क्वालिटी वायर एकदमै मनपरेन मलाई र अर्को चाहिँ त्यसको के थियो भने तिनीहरूले जुन चाहिँ बडी छ बाहिरको एकदम फुल मेटल भनेको थियो एकदम फुल म्याटल भनेको थियो र मैले जब त्यो प्याकिङ खोलेँ हेरेको एकदमै लास्ट क्वालिटीको प्लास्टिक फुटिहाल्ने र जब त्यो मैले भुइँमा राख राखेको मात्रै थिएँ त्यसको चार्जिङ केस घटिया हालेर मलाई एकदमै मन नपरेको प्रोडक्ट त्यही जेबिएल मिनी बास ब्लुज भन्ने इन्डिया मार्टबाट मगाएको लास्ट रड्डी हाइड एन प्रोडक्ट पाएँ मैले एकदमै एकदमै मलाई दुःख लागेको छ